हजुर हजुर दिदी भन्नु न ए टिकट मैले भाइलाई सोधिराखेको थिएँ कि हजुर भाइले उयो यसो सोधिदिन्छु भनेको थियो अस्ति हर्के दाजुले त सत्ताइस सौ लाग्छ चारजनाको भनेजस्तो लागेको थियो हो अन्त र नि दिदीको अन्त

ए हजुर हामी पनि हजुर हजुर ए हजुर हामी चाहिँ उतै सर्ने भन्दैछौँ हो भयो भने भाइले बिग बजारमा तपाईँ हामीलाई खोजिरहेको छ काम भन्दैथ्यो सुपर मार्केट के बिग बजार भन्यो के भन्यो त्यो सबमा खोजिराख्छु भनेको थियो अन्त नानी पनि लगेर जाने उतै पढाउने भनेर सोच्दैछौँ हजुर

हजुर हजुर मेरो मैले पनि अस्ति अब पर्सितिर चाहिँ कुरा गरौँ भन्दैछु हो भाइसँग अब मजाले कुरा गर्नुपऱ्यो एकैचोटि जानुको लागि त यता घरकोपट्टि आमाहरू पनि कसरी के सल्लाह गर्नुपऱ्यो होला हो हामी मात्रै सुटुक्क गयो भने अप्ठ्यारो हुन्छ अन्त फेरि यो कमानको दुई सौ बिसको खर्चा पनि त ए दिनको कति दिनको दुई सौ बिस त पाउँछ अन्त त्यति खर्चाले नानी पढाउनु नि मिल्दैन तपाईँले भने जस्तो त्यही प्रब्लम हामी चाहिँ तर भाइ नै लगेर जाऊ भनेको नि हजुर अन्त अहिले भाइले के गर्नुहुँदैछ हजुर ए हाम्रो हजुर हेर्नु न हजुर ए हजुर हजुर दसैँ आउन आँट्यो है के भन्छ होला हाम्रो पनि छैन नि पैसा अस्ति अब ग्र्याजुटी फन्डमा अस्तिको पालिको आमाको अहिले केही छैन त्यो सबै सकिइहाल्यो बिमार हुँदै दाजु अन्त अहिले भाइको पनि काम छैन भाइ त्यही कमान हिँडेको घरिघरि जाँदैन बिमार हुन्छ र हो अन्त मेरो खर्च हजुर त्यही त अनि यता पढाइ हजुर अन्त यता हेर्नु न भाइ सानो भाइलाई अब पढाउनैपऱ्यो राम्रै स्कुल पढाउनपऱ्यो होला हो हामी जस्तै फेरि कहाँ कमानमा यहीँ बस् भन्न मिल्दैन होला अन्त नि ए हजुर हजुर ए हुन्छ हुन्छ हजुर

हजुर हजुर